त्यो के हो मैले तपाईँकोबाट लागेको थिएँ नि अर्को टी सर्ट सेकेन्डमा आउँदाखेरि त्यसको त आम् क्वालिटी पनि राम्रो छैन रहेछ हो धुँदाखेरि पनि गइहाल्दो रहेछ प्रिन्टहरू पनि सबै उड्यो लाउँदा पनि अनकमफोर्टेबल न अनकमफोर्टेबल हुने हो क्वालिटी पनि राम्रो छैन रहेछ दुई तिन दिन लगाएको कलरसलर उडिहाल्यो छैन राम्रै छैन रहेछ नि हौ पुरानो देख्ने पो भयो त्यस्को त त्यो अर्को खालको क्वालिटी छ भने चाहिँ राख्छु कि यो खालको क्वालिटी त होस् हौ राम्रै हुँदैन रहेछ अर्को खालको क्वालिटी छ तपाईँकोमा अर्को खालको चाहिँ भन्नु न यो त होस यसको क्वालिटी राम्रो हुँदैन रहेछ कि अर्को देखाउनु न अर्को छ भने चाहिँ